पहिला हाम्रो भन्साघरमा धेरै असुविधाहरू हुन्थ्यो अहिले चाहिँ धेरै सजिलो नै भइरहेको छ जस्तो मिक्सरहरू छ इलेक्ट्रिक ग्यासहरू छ ओभनहरू छ इन्डक्सनहरू हुन्छ र पहिले र अहिलेमा धेरै नै डिफ्रेन्स छ पहिला जस्तो हुँदैन पहिला धेरै दुःख हुन्थ्यो जस्तो चुलामा खाना पकाउनुपर्थ्यो अहिले चाहिँ धेरै सुविधा नै भइरहेको छ पहिले चाहिँ धेरैभन्दा धेरै असुविधाहरू हुन्थ्यो जस्तो चुलामा खाना पकाउनुपर्थ्यो दाउराहरू लिइन्थ्यो त्यसरी अहिले चाहिँ अब हाम्रो अहिले फेरि हाम्रो घरमा चाहिँ फ्रिजहरू छ होइन धेरै कुरा नै छ सबैको घरमा नै हुन्छ अहिले त्यस्तो सबहरू धेरै सुविधा भइरहेको छ अहिले सबैलाई नै त्यस्तो मलाई मात्रै होइन सबैलाई नै भइरहेको छ सबैको घरमा अहिले चुलाहरू छ इन्डक्सन चुलाहरू इलेक्ट्रिक ग्यासहरू छ ओभनहरू छ इन्डक्सनहरू छ अहिले साथमा ग्यास मात्रै नभएर धेरै इलेक्ट्रिकको चिजहरू पनि निस्किरहेको छ जस्तो फ्रिजहरू छ इन्डक्सन ओभनहरू त्यही नै हो अब सबैलाई नै धेरै सुविधा भएको छ पहिला चाहिँ धेरै असुविधाहरू हुन्थ्यो पहिला जस्तो चुलोमा खाना पकाउनुपर्थ्यो सबैले नै अन्त धेरै असुविधा नै हुन्थ्यो अहिले चाहिँ स सुविधा भइरहेको छ धेरै सुविधा भएर सबैजना राम्रो भइरहेको छ अहिले धेरै धेरै डेभ्लप भएको छ त्यस सुविधाले गर्दा त्यही लागि नै अझै योभन्दा अझै पछि योभन्दा धेरै राम्रो हुनेछ र र अझै योभन्दा अघि जाओस् फ्रिज ग्यास हरू सबैजना सबै कुरो हुनेछ फ्रिज ग्यास हाम्रो घरमा इन्डक्सन ओभन इलेक्ट्रिकको चिजहरू धेरै धेरै छ अहिले त्यसैले गर्दाखेरि धेरै कुरा पनि भइरहेको छ मिक्सरहरू ग्रिन्डरहरू ग्यास सिलिन्डर ओभन पहिला हामीले सिलौटामा उयोहरू पिस्नुपर्थ्यो र अहिले त्यत्ति त्यो पनि चेन्ज भएको छ त्यो पनि डेभ्लप भएको छ त्यो डेभ्लप भएर भएर मिक्सर निस्किएको छ होइन ग्रिन्डजारहरू निस्किएको छ ग्यास सिलिन्डरहरू निस्किएको छ पहिला चुलामा खाना पकाउनु पर्थ्यो अहिले ग्यास सिलिन्डर निस्किएको छ ओभन भएको छ पहिला मिक्सर पनि थियो पहिला मिक्सर पनि थिएन सरी पहिला मिक्सर पनि थिएन अहिले मिक्सरहरू पनि निस्किरहेको छ त्यही नै हो